ए तिमी ग्यास डेलिभेरी गर्ने भाइ है ए हेर न भाइ ग्यास त आइपुगेकै छैन कहिलेसम्म आइपुग्छ होला है ए हजुर होइन यहाँ त आइपुगेकै छैन र नि कति दिन भइसक्यो मेलै हिजै अस्तिको दिनै पठाइदिनु भनेको थिएँ त्यो आएकै छैन र नि कति पर्खिसकेँ अहिलेसम्म म प्रगति ग्राम अँ ल्याइपुऱ्याएकै छैन अस्तिको महिना नि यस्तै भएको थियो यो महिना नि यस्तै भयो हजुर ए होइन त्यस्तो त कहाँ हुँदैन नि हामीलाई पनि त एकदम जरुरी छ यहाँनिर अब दउरा छैन नजिकमा हो अन्त कसरी पकाएर खानु त्यही भएर त हामीले ग्यास भरेको अस्तिको दिन नै डेलिभेरी हुन्छ भनेर पर्खेको त्यो त पहिल्यै इन्फर्म गर्नु पर्थ्यो नि त अनि तपाईँहरूले पहिल्यै इन्फर्म गरिदिएको भए हामी अर्कै ठाउँ पनि म्यानेज गर्थ्यौँ यता उताबाट अब लास्ट इन्डमा आएर यस्तो भन्नुहुन्छ कसरी हुन्छ अब थाहै छ पानी आइरहेको छ है अन्त लाइटहरू पनि छैन एकदम बिजोग भइरहेको छ जसरी पनि म्यानेज गरिदिनुहोस् न एउटा चाहिँ ट्राई गरिदिनु नि अब हामीले हरेक महिना गर्छ अस्तिको महिना पनि यस्तै के भएर एक दुई दिन ढिलो भएको थियो त्यति बेला पनि मानेँ अब अहिले त लाइट पनि छैन के पनि छैन यस्तो पानी आइरहेको छ होइन त्यो त्यही त यता उता खोज्नु पनि सबैले यति बेला है दिएकै छैन सबैको ढिलो भइरहेको छ है त्यही भएर चाहिँ कसैले दिनै मानेको छैन त्यही भएर चाहिँ मैले अस्ति नै इन्फर्म गरेको भए चाहिँ त्यो मैले मिलाउनु सक्थेँ त्यो त तपाईँहरूको गल्ती हो किनभने अस्तिको दिन नै डेलिभेरी हुने दिनमै मलाई भनेको भए चाहिँ त्यो दिन त आउनु सक्थ्यो नि त बाटो त हिजो अस्ति त बिग्रेको हो त्यही दिन आएको भए चाहिँ ढुक्कै हुन्थ्यो नि त त्यो बाटो नि प्रोब्लम हुन्थेन तपाईँहरूले त बित्थामा इस्यु बनाउनु हुन्छ नि त घरि कहिले कुन्नि के भयो भनेर त्यो त भएन ठिकै छ जस्तै भोलिसम्म चाहिँ ट्राई गरिदिनोस् न जसरी भए पनि एकदमै उइस भइरहेको छ हो अब थाहै छ यस्तोमा अब के गर्नु पानीले दाउरा खोज्नु जानु पनि भएको छैन हुन्छ